वर्तमान परिस्थितिमा विज्ञापनको धेरै भूमिका रहेको छ विज्ञापन मेन सम विज्ञापन गर्ने सोसियल मिडियाले अहिले हालमा पुरा राम्रो काम गरेको छ सोसियल मिडियाबाट हामीले जे कुनै पनि खबरहरू नयाँ खबर पुरानो खबर तुरुन्त देख्न पाइन्छ देख्न पाइन्छ सोसियल मिडियाले गर्दाखेरि हाम्रो क्षेत्रमा कुनै पनि अप्रिय घटनाहरू घट्यो भने राम्रो घटनाहरू घट्यो भने जान्न सकिन्छ यसमा इमेलबाट इमेल मोबाइलको इमेलद्वारा पनि म्यासेजहरूबाट पनि थाह पाउन सकिन्छ म म सोसियल मिडियामा मोबाइलको ठुलो हात छ मोबाइलमा हरेक प्रकारको एप्सहरू छ हरेक प्रकारको साइटहरू छ प्रत्येक एप्स साइटहरूबाट मानिसले आफ्नो म आफूमा घटेको घटनाहरू आफ्नो क्षेत्रमा घटेको घटनाहरूलाई कभर गरेर अर्को क्षेत्रमा पुर्याउन सक्छ यसरी सोसियल मिडिया विज्ञापनमा सोसियल मिडियाले ठुलो हात पारेको छ धेरै पारेको छ अनि मलाई सबैभन्दा रुचि राम्रो विज्ञापन चाहिँ इन्सुरेन्स कम्पनीको हेल्थ इन्सुरेन्सको विज्ञापन साह्रै रहर लाग्छ किनभने यसको विज्ञापनले गर्दाखेरि मानिसको दैनिक जीवनमा घटने बिमार दुखबिमारहरूको उपचारको निम्ति यो छ हेल्थ पोलिसी पोलिसी गरेको छ भने बिल हस्पिटलमा लाग्ने बिलको धेरै रूपमा सहायता हुन्छ यसरी नै हेल्थ इन्सुरेन्सको विज्ञापन मलाई एकदमै राम्रो लाग्छ